हाम्रो गाउँको विद्यालयमा शौचालय पानी पुस्तकहरू त केही छैन जस्तो लाग्यो किनभने हाम्रो पहिला त्यही राम्रो थियो किनभने पहिला हाम्रो उयोहरू गरिन्थ्यो पाटी खेले पनि राम्रो गरिन्थ्यो बट् अहिले सबै स्कुल प्यारेन्ट्सहरूले पनि प्राइभेट स्कुलहरू हाल्छन् अनि गभर्मेन्ट स्कुलको हाम्रो जुन स्कुल छ त्यसमा स्टुडेन्ट्सहरू पनि बेसी छैन अनि त्यही भएर स्कुलहरू अब पुरानो भयो अनि कोही पनि आउँदैन त्यही भएर त्यहाँको शौचालयहरू पनि राम्रो छैन पानी त झन् ठिकै छैन अनि पुस्तक डेस्कहरू त झन् कहिले कहिलेको बिग्रिसकेको फुटिटुटिसकेकोहरू छ